अब के रोप्ने र कहिले रोप्ने भनेर चाहिँ कसरी निर्णय लिन्छु भनेदेखिलाई त्यो चाहिँ अब सिजन हेरेर हुन्छ अन्त आबो हिउँदोको सिजनमा भयो भने म टमटर कोपी साग मुला यस्तो सब्जीहरू रोप्ने गर्दछु अनि अब बर्खाको बेलामा हो भने चाहिँ म अनि धान लगाउने गर्दछु अनि त्यस्तै गुवाहरू रोप्ने गर्दछु अम्लिसोहरू अलैँची आदि यस्तैहरू रोप्ने गर्दछु